अब धार्मिक स्थलमा भन्नुपर्दा चाहिँ है त्यस्तो धार्मिक स्थलहरू अब पुरा छ होइन जस्तै अब एउटा भयो केदारनाथ भयो होइन एउटा चाहिँ अब प्रशान्ति भयो त्यहाँ चाहिँ अब साई बाबा मन साई बाबालाई मान्नुहुन्छ बेसी है जस्तो अब लोटस टेम्पल भयो एउटा जस्तै भयो सिक्किम नाम्ची चारधाम भयो होइन एउटा चाहिँ भयो बोधगया अब त्योहरू चाहिँ हिन्दूहरूको यो होइन अनि त्यहाँदेखि एउटा यो भयो बुद्धिस्टहरूले मनाउनुहुन्छ अब यो उस भन्नुपर्दा चाहिँ बोधगयामा चाहिँ बुद्धिस्टहरूले मनाउँ मनाउँछ होइन एउटा लोटस टेम्पलमा भन्नुपर्दा चाहिँ एउटा त्यहाँ चाहिँ अब त्यहाँ पनि अब बुद्धिस्टै हुन्छ होइन धर्म चाहिँ तर त्यहाँ चाहिँ हामीले प्रार्थनाहरू गर्दाखेरि चाहिँ एकदमै बसेर होइन एकदमै एउटा हल्ला नगरी होइन एकदमै सानसुन भएर त्यहाँनिर चाहिँ हामीले एउटा अब प्रार्थना गर्नुपर्छ भनौँ न है अब लोटस टेम्पलमा भयो त्यहाँदेखि अब यसरी भन्नुपर्दाखेरि अब अहिले यहाँ जुन चाहिँ तारा देवी मन्दिर छ होइन तारा देवी मन्दिर छ अन्त उहाँ उहाँ पनि अब उयो हो यस्तो बुद्धिस्टै भनौँ न है माता तारा उसकोमा चाहिँ अब बिहिबार आउँछ विशेष गरेर बिहिबार अब बिहानदेखि नै अब सात बजेदेखि नै त्यहाँनिर अब एउटा लाइन लाइन लागेर होइन एउटा धुप एउटा खदा एउटा फुल मिठाई चढाएर उहाँलाई अब दर्शन गर्नुहुन्छ होइन त्यहाँदेखि बाहेक चाहिँ फेरि अब उसलाई त्यो बिहिबार बाहेक चाहिँ अब अरू बेला दर्शन गर्नु पाइँदैन खालि एक दिन बिहिबार खुल्ला हुन्छ त्यो दिन चाहिँ अब भक्तहरूको एकदमै लाइन लागेको हुन्छ होइन अब दर्शन पनि त्यहाँ छिटो हुन्छ त्यहाँ एउटा मतलब त्यहाँ एउटा देवीको मात्रै छ मूर्ति भएकोले गर्दाखेरि चाहिँ अब बेसी यतात्यता घुम्नु पर्दैन बस त्यति भएदेखि भइहाल्छ होइन अन्त उयो महाकाल महाकाल बाबा चाहिँ यहाँ हाम्रो है दार्जिलिङमा हुनुहुन्छ यहाँनिर उहाँ चाहिँ अब विशेष गरेर चाहिँ शिवको बेसी उ गर्नुहुन्छ होइन शिवभक्तहरू चाहिँ त्यहाँ जान्छ त्यहाँनिर अब तिनवटा एउटा ब्रह्मा विष्णु महेश्वरको एउटा सानो अब स्टेचु चाहिँ छ होइन अन्त त्यहाँनिर चाहिँ अब फेरि अहिले फिलहाल पनि त्यहाँनिर फेरि शिवलिङ्गहरू लिएर नौवटा शिवलिङ्ग लिएर राखेको छ है त्यहाँनिर अब सोमबार विशेष गरेर मान्छे पानी चढाउन जान्छ होइन दुध चढाउनु जान्छ विशेष गरेर चाहिँ अब यस्तो पति पतिभक्तहरू चाहिँ अब होइन अब विशेष गरेर चाहिँ बेसी चाहिँ अब त्यहाँ लेडिसहरू गएर चाहिँ त्यहाँनिर यसरी धुप चठाउँछ होइन अब यसरी पानी चढाउँछ यसरी दुध चढाएर चाहिँ अब उसको अब त्यसरी पूजा गर्नुहुन्छ होइन त्यही अब यो वैष्णोदेवी भन्ने मन्दिर छ त्यहाँ चाहिँ एउटा माताको मन्दिर हो होइन त्यहाँ चाहिँ अब माता शेरावालीलाई अब दुर्गामाता भनौँ न होइन नौ देवी त्यस्तो अब त्यो उहाँलाई चाहिँ त्यसरी मान्नुहुन्छ नौ दिनै अब नौरथा आउने बेला भयो होइन त्यो नौरथामा चाहिँ उसलाई नौ दिन चाहिँ अब एकदमै अब कन्ये केटीहरू नौजना राखेर चाहिँ उसलाई चाहिँ अब मतलब उनीहरूलाई चाहिँ त्यो कट त्यो नौजना केटीहरूलाई चाहिँ अब देवी मानेर उनीहरूलाई चाहिँ नौ दिन व्रत राखेर चाहिँ उनीहरूको चाहिँ अब अब हामीले कति पूजा गर्नेहरूले अब उनीहरूलाई देवी मानेर एउटा यस्तो चुन्नी चढाउँछौँ होइन त्यति बेला उनीहरूको अब अब उयस गरेर खुट्टा धोएर खुट्टाको पानी खान्छ त्यस्तो दस्तुरहरू हुन्छ होइन अब त्यो दिन उनीहरूलाई नौ दिन उनीहरूले व्रत राखेको हुन्छ नौ दिन व्रत राखेर लास्टको दिन चाहिँ अब नौरथाको लास्टको दिन चाहिँ अब ठुलो पूजा गरेर अब त्यहाँनिर पूजा गरेर उनीहरूको व्रतहरू खोल्छ होइन त्यस्तो मारकाटले कामहरू हुन्छ त्यस्तो हुन्छ नौरथामा चाहिँ त्यो चाहिँ अब देवीको यो भनौँ न चारधाम पनि अब चारधाममा त्यो पनि शिवकै मन्दिर हो अब त्यो चारधाम भनेको चाहिँ यस्तो अरे जस्तै हामी अब पूजा गर्नुको लागि जान्छौँ होइन अब दसवटा मन्दिर घुम्छौँ तर चारधाममा चाहिँ हामी त्यहाँ गएर दर्शन गरौँ भनेदेखि चाहिँ त्यत्रो अब मन्दिर घुमेर चाहिँ चारधाममा हामीले एउटै मन्दिरमा सबै भगवानहरूको दर्शन गर्नु पाउँछौँ अरे अब त्यस्तो मैले सुनेको थिएँ होइन अब म त गएको छुइनँ तर त्यहाँ सत्य छ होइन अब त्यसरी पूजाहरू गर्छ अब